प्रविधिको विकासको कुरा गर्नु पर्दा सर्वप्रथम त हामी अहिले देख्छौँ अहिलेको दिनहरूमा सबैको हातमा हामी एउटा स्मार्ट फोन अथवा एउटा मोबाइल फोन देख्छौँ त्यो टेक्नोलोजीको चाहिँ प्रविधिको चाहिँ सबैभन्दा ठुलो डिसकभरी भन्न सक्छौँ किनभने स्मार्ट फोनको द्वारा चाहिँ हामीले धेरैवटा कुराहरू गर्न सक्छौँ हामीले आजकल भोइसकल भिडियोकल इत्यादिहरू गर्न सकिरहेका छौँ सबैभन्दा प्रमुख चाहिँ यै कुरा छ त्यसबाहेक पनि अरू धेरै कुराहरू छ जस्तै कि ब्याङ्किङ सेक्टरमा पनि हामी देख्छौँ कि पहिला कसरी हामीले ब्याङ्कमा गएर आफ्नो पैसा जम्मा गर्नु होस् या त पैसा निकाल्नु होस् त्यो त्यस कुराहरूको निम्ति धेरै कष्टहरू हुन्थ्यो है लाइनमा उभिनु पर्थ्यो अनि धेरै हाम्रो समयहरू त्यसमा हाम्नो नष्ट भइरहेको हुन्थ्यो तर आजकल हामीले टेक्नोलोजीको द्वारा चाहिँ हामीले आफ्नै हातबाट आफ्नै ल्यापटप या त आफ्नै फोनको द्वारा चाहिँ हामीले त्यो कुराहरूको हामीले कामहरू गर्न सक्छौँ जस्तै हामीले फिक्स्ड डिपोजिड गर्नु छ भने हामी ब्याङ्कमा जाइरानु परेन हाम्रोमा एप्लिकेसन हुन्छ हामीले ब्याङ्कको वेबसाइटमा गएर हामीले के गर्न सक्छौँ हामीले फिक्स डिपोजिट अकाउन्ट खोल्न सक्छौँ हाम्रो मनी ट्रान्सफर गर्न सक्छौँ कसैलाई मनी पैसा तपाईँले पठाउनु छ भने तपाईँ ब्याङ्कमा जानु परेन ट्रान्स्फरहरू गरिरहनु परेन इजिली हामीले आफ्नै घरमा बसेर हामीले त्यो पैसाहरूलाई हामीले ट्रान्सफर गर्न सक्छौँ त्यो एउटा भइहाल्यो बाँकी हाम्रो मेडिकल क्षेत्रमा पनि हामीले पाउनु सक्छौँ कि आजकल धेरै टेक्नोलोजीको कारण प्रविधिको कारणले गर्दाखेरि चाहिँ हामीले फाइदा पाइरहेका छौँ जस्तो टेकनिक्सहरू अहिले हामी देख्नपाएका छौँ हाम्रो एमआरआईको मसिनहरू हुन्छ सिटी स्क्यान मसिनहरू हुन्छ त्यसकोद्वारा चाहिँ हामीले आफ्नो शरीरमा भएको केही कारणले गर्दा हाम्रो त्यो डिजिसहरू हामी पक्रिनमा सजिलो हुन्छ टेक्नोलोजीकोद्वारा रेडियो इमेजिङहरू भन्छ इमेज प्रोसेसिङ भन्ने एउटा हामीले फिल्ड छ जसमा चाहिँ हामीले त्यो इमेजको द्वारा त्यो चित्रहरूको द्वारा चैँ हामीले पत्तो लाउन सक्छौँ कि कस्तो टाइपको अत कस्तो तरिकाको बिमारीहरू त्यस मानिसलाई भइरहेको छ त्यो पनि टेक्नोलोजीको कारणले गर्दा हो त्यो बाहेक हामीले पाउँछौ आजकल स्मार्ट होम एप्लिकेसन्स् भन्ने कुराहरू हामीले घरमा हाम्रो लाइट हाम्रो बत्तीहरू होस् या त हाम्रो रेफ्रिजिरेटर होस् या त हाम्रो वसिङ मसिन होस् त्यो कुराहरूलाई पनि हामीले के भेट्टाउँछौ भन्दा हामीले मोबाइल फोनको द्वारा या त हामीले एउटा हाम्रो आवाजकोद्वारा पनि हामीले त्यसलाई कमान्ड दिएर काम गर्नमा लगाउन सक्छौँ जसरी हामीले वासिङ मसिनलाई अन गर्नुहोस् बन्द गर्नुहोस् त्यो हामीले भन्न सक्छौँ गीत सुन्नको निम्ति पनि हामीले आजकल हातले गर्नु पनि पर्दैन हामीले सिर्फ हाम्रो भोइस कमान्ड दिनु पर्छ यस्तो यस्तो गीत बजाइदे भन्यो भने पनि त्यो गीतहरू हामीले सुन्न पाउँछौँ यस्तो कुराहरू हामीले भेट्टाउछौँ टेक्नोलोजीको क्षेत्रमा हामीले धेरै इनफर्मेसनहरू हामीले धेरै डेटा इनफर्मेसन हामीले पाउन सक्छौँ हामी कहीँ पनि जाइरहनु पर्दैन हाम्रो एक क्लिकमा नै हामीले सबै इनफर्मेसनहरू हामीले आफ्नै कम्फर्टमा आफ्नै घरमा बसेर हामीले पाउन सक्छौँ यदि तपाईँलाई केही जस्तै चन्द्रयान थ्रीको बारेमा तपाईँलाई केही इनफर्मेसन चाहियो हरे तपाईँले केही पनि गर्नु पर्दैन तपाईँले सिर्फ एउटा गुगलमा गएर लेख्नु पर्यो चन्द्रयान थ्री भनेर तपाईँहरूले टाइप गर्नु भयो भने त्यसको सम्पूर्ण इनफर्मेसन तपाईँले प्राप्त गर्नु सक्नु हुन्छ कसरी बनाइएको थियो कुन दिन त्यो लन्च भएको थियो अनि त्यसको मिसन के छ हौ त्यो कुराहरू हरेक इनफर्मेसन चाहिँ तपाईँले आसानीले तपाईँले पाउनु सक्नु हुन्छ इन्टरनेटको द्वारा अनि यस्तै धेरै अरू पनि